तपाईँकोमा के के छ होला खानुको लागि अनि मलाई नन् भेज र नन् भेजमा मलाई नन् भेज ल्याइ दिनुहोस् अन्त नन् भेजमा चाहिँ चौमिन बेसी पिरो नहालिदिनुहोस् होला अन्त सस् हलका ल्याइदिनुहोस् अनि मिनरल मिनरल वाटर छ भने मिनरल वाटर ल्याइ दिनुहोस् अनि बादमा चाहिँ मलाई अरू केही जुसहरू त्यहीँ इन्क्लुड गरेर ल्याइ दिनुहोस् न ल अनि के डिस्काउन्ट छ भने मलाई भनी राखिदिनुहोस् न ल